र यो गर्वको उपलब्धिमा मैले पहिला सानैदेखि धेरै नै दु ख पाइयो दु ख पाउँदै गए पछाडि बिस्तारै बिस्तारै गरेर मैले अहिले यो प्लम्बरको काम गर्न यसो सिक्नतिर गएँ साथीभाइहरूको कुरा सुनेर अनि जाँदै भन्दै लाँदा सिक्दै सिक्दै जाँदा आज भोलि पर्सी गर्दै लाँदाखेरि दुई चार वर्ष पाँच वर्षसम्म सिक्तै जाँदाखेरि अलिअलि काम सिक्दै गए सिक्दै जाँदै गए पछि म बिस्तारै अब अलिअलि काम जानकारी भए पछि आफ्नु हातले आफै काम गर्न थालेँ गर्दै भन्दै लाँदा त्यतिखेरसम्म मलाई निकै दु ख थियो दु ख हुँदै जाँदा अब अलिअलि अलिअलि पैसाहरू त्यहाँबाट निस्कदै गयो काम बढ्दै गयो गाउँमा बोलाउँदै गए काम बढ्दै गयो त्यसले गर्दा अलिक कमाउँदै गएँ गर्दा घरमा अलिक राम्रो हुँदै गयो अलिक सुख शान्ति भएर आउँदै गयो पैसा कमाउँदै गएँ त्यति सत्तो मैले पनि अलिक कोसिस गरेर जोड गर्दै लिएर गएँ र कामहरू बढ्दै बढ्दै गरेर अहिले अलिक निकै नै बढ्यो अहिले धेरै एरिया मैले ढाक्दै पनि गएँ अरू साथीहरू पनि अलिक धेरै नै बनाए धेरै साथीहरूसँग गएर पनि लगाए लगाएर चारैतिर अलिकति यसो फिल्ड बनाएर काम राम्रो गर्दे लगेर अहिले मैले राम्रो आफ्नो इच्छाको उपलब्धिमा म अगाडि बढ्दै गएर चाहिँ मेरो अहिले काम मैले पुरा सक्सेस गर्दै गएँ